हलो दाजु नमस्ते हैन म यहाँ टुरिस्ट जग्गा घुम्नु आएको कि अनि त यता चाहिँ कहाँ कहाँ घुम्ने जग्गा छ होला दाजु ए म त यतै बाहिर साउथ साउथबाटै आउनुभएको म त हजुर हजुर

हजुर टाइगर टाइगर रिजर्भ फरेस्ट हजुर हजुर

ए यहाँनेरि दाजु हाँ बाक्सा टाइगरमा ए होइन मैले अलिकति नेटमा हेरेको थिएँ कि यता बाक्सा टाइगर रिजर्भ भनेर पढेको थियो नेटमा हजुर अनि त त्यही त अनि त मैले चाहिँ अब अब त्यो अरू कुन चाहिँ प्लेसहरूमा चाहिँ अब ट्र्याकिङहरूको राम्रो होला यता छ ट्र्याकिङहरू प्लेसहरू हजुर हजुर

हजुर हजुर यहाँ हजुर हजुर अनि त दाजु हामीले गाडीहरू चाहिँ कसरी गर्नुपर्छ दाजु क्याबहरू

ए बाइक होइन यहीँ होइन जङ्सनबाट चाहिँ म त आउनु पऱ्यो नि त माथि अब माथि यता सडकसमन पाउँछ नि हजुर हजुर

ए हजुर हजुर अनि त्यसको बाहेक अरू चाहिँ कुनै अरूहरू छ दाजु अझै त्यो आझै त्यो त्यसको बाहेक अरू चिजहरू छ

हजुर ए हुन्छ दाजु ल ल ओके ल ल थ्याङ्क यु